भ्रमणमा अब जानु त जान्छौँ हामी तर अब सालभरिमा अब सधैँभरि त होइन त्यस्तै अब सिजन हुन्छ सिजन अनुसार हामी सालमा दुइपल्ट तिनपल्ट त्यस्तै सिजन पारेर हामी घुम्नु जान्छ अब घुम्नु जान्छु भन्नुको मतलब अब त्यस्तो टाढो टाढो पनि होइन सिक्किम एरियाहरू भयो जस्तै हाम्रै एरिया दार्जिलिङ एरियाहरू त्यस्तो अब थुप्रै छ टु टुरिज्म एरियाहरू घुम्ने जग्गाहरू है हाम्रै एरियामा पनि थुप्रै छ त्यस्तो राम्रो राम्रो जग्गाहरू त्यसले गर्दाखेरि हामी जानुको लागि चै जान्छौँ तर हामी हाम्रै एरियातिर सालमा दुई दुई चोटि तिन चोटि त्यहाँ हामी सालमा घुम्नु जान्छ अब सधैँभरि त अब हामी जानु पाउँदैनौँ किनभने आफ्नो व्यस्तताले गर्दाखेरि हामी ता अब सधैँभरि फ्री रहने कुरा आउँदैन त्यसले गर्दाखेरि हामी एकदमै गयौँ भने पनि सिजनलमा त्यस्तै विन्टर सिजन भयो विन्टर सिजनमा जस्तै जनवरी जनवरी यस्तो टाइमतिर चाहिँ हामी घुम्नु जान्छौँ त्यसै नै सालमा दुई दुई चोटि तिन चोटि त्यस्तै टाइम चाहिँ हामी जान्छौँ